मलाई चाहिँ त्यस्तो कविताहरू लेख्नु आउँदैन र जान्दिनँ पनि अन्त अब कसैले लेख्यो भने पढ्नु ओर्नु चाहिँ सक्छु पढिदिइ पढ्छु मन पुरा मन पर्छ तर म त्यस्तो कविताहरू कसैलाई पठाएको पनि छैन लेखेको पनि छैन म जान्दिनँ पनि